हेलो मैले चाहिँ अब मेरो कपाल कस्तो मोटो थियो होइन पहिला अनि मेरो त्यो कपाल झरे झरेर चाहिँ मैले त्यो अब अनलाइनमा देखेको थिएँ अन्त कस्तो मजाको कपाल आउँछ भनेर चाहिँ मैले चाहिँ मगाएको थिएँ भरे त गनाउने नि त्यस्तै घिन लाग्दो गनाउँछ अब मैले त्यही सोचेँ के के अब होइन मिलाएर चाहिँ अब बनाएको होला अन्त राम्रो कपाल आउँछ होला भनेर सोचेको त गनाउनु त्यस्तै घिन लाग्दो गनाउँदो रहेछ भरे त कपाल पनि झरेर केही राखेन मेरो भएको जति अरू कपाल पनि मेरो त झर्यो मेरो आउनु त होइन झर्यो डल्लै कपाल झर्यो घिनै लाग्दो घिनै लाग्दो हुँदो रहेछ यो छैन नि अब कपाल त आमाममाम झरेरै झरेर नुहाउँदाखेरि झर्छ कोर्दाखेरि झर्छ यस्तो पाराले त म चिन्डे हुने रहेछु यस्तो घिन लाग्दो प्रडक्ट के आमामामामामा गनाउनु फेरि यस्तो पो गनाउँछ त यस्तो घिन लाग्दो म त यस्तो भइरहेको छ कि अब मैले त यस्तो भरोसा गरेर होइन यस्तो राम्रो आउँछ कि भनेर चाहिँ मैले मगाएँ झन् लगाएँ भरे त जस्तै गनाउने रहेछ त्यस्तै भयो मेरो मेरो त कपाल झरेर त झन् भएको जतिको कपाल सबै झर्यो त्यही त सबै झर्यो मेरो त यस्तो घिन लाग्दो साँच्चै त यस्तो घिन लाग्दो गनाउनु त्यस्तै गनाउँछ नमगाउनु रहेछ यस्तोहरू के अब घिनै लाग्दो यस्तो झर्यो नि कपाल त मेरो त मेरो त साँच्चै त भनेको त कस्तो कस्तो कस्तो छ्याः छ्याः छ्याहरू घिनै लाग्दोहरू कस्तो गनाउँछ नि दोस्रोले सुँघ्यो भने त ढल्छ नि

त्यही त त्यस्तै खै छैन नि हो मलाई त झन् दुःख भयो झन् कपाल लामो आउँछ भनेर कस्तो गरेको थिएँ छैन झरेरै झरेर भएको जति कपाल पनि झर्यो बरु भन्दा बित्थामा घिनै लाग्दो के प्रडक्ट त्यही त नम नमगाउनु है नमगाउनु त्यस्तोहरू ल ल ल राखेको त्यसो भए ल ल राखेँ हँ ल